पहिला चाहिँ बेसिक फोनहरू पनि हुँदैन थियो है त्यही भएर अब सबै सुविधाहरू हुँदैन थियो टिभीहरू पनि हुँदैन थियो है पहिला चाहिँ कलर टिभीमा ब्ल्याक एन्ड वाइटमा हेर्थ्यो अहिले चाहिँ कलरमा हेर्छ अनि पहिला फोनहरू त्यस्तो डेकहरू है टिभीहरू रेडियोहरू के पनि थिएन है फर्स्टमा मान्छेले आफै गाउँथे आफै नाच्थे अनि जस्ट त्यस्तो त्यो नफ्फुहरू बजाएर उनीहरूको रीति रिवाज कस्तो छ त्यस्तो फलो गर्थे है अहिले चाहिँ सबै चेन्ज भएको छ है कति कति प्रायः फोनहरूबाट नि हुन्छ है कतिपय फोनहरूबाट पनि हेर्छ कति त नेटहरूबाट पनि सर्च गरेर हेर्छ कतिवटा एप्सहरू छ त्यस्तोबाट पनि हेर्छ अनि डेकहरूबाट गीत बजाउनु हामीलाई सुविधा हुन्छ होइन अनि पहिला त्यस्तो थिएन अहिले चाहिँ यस्तो छ अनि धेरै परिवर्तनहरू धेरै राम्रो छ है पहिला मान्छेहरू आफै गाउँथे आफै नाच्थे है त्यसपछि रेडियो आयो रेडियोबाट सुन्यो है त्यसले गर्दा त्यसको अलिक मनोरञ्जन भयो है मान्छेलाई अलिक फायदा आयो त्यस त्यसपालि अलिक बादमा टिभी निक्लियो है त्यही कारण चाहिँ मान्छेलाई टाडो जानु परेन टिभी हेर्नु है टाडो टाडो गएर गएर गरेर हेर्नु पर्दैनथियो घरमै हेर्थ्यो है अनि त्यसपछि कम्प्युटरहरू आयो है मान्छेलाई त्यहाँनिर केही चीज गर्नुपऱ्यो भने टाढो टाढो जानु पर्दैन थियो है घरतिरै भइहाल्थ्यो है त्यहाँदेखिको कम्प्युटरहरू कता कता छ त्यस्तो जग्गामा छ गएर पनि भइहाल्थ्यो त्यहाँदेखिको बादमा फोन आयो है कम्प्युटरभन्दा सजिलो फोन आएपछि चाहिँ फोनबाटै सबै कुछ भइहाल्यो त्यहाँदेखिको त्यहाँदेखिको घरदेखि फिलहाल चाहिँ टाढो टाढो हिँड्नु परेन यो परिवर्तन धेरै फायदा पनि भएको छ है मान्छेहरूलाई कति चिज सजिलो हुन्छ जानु पर्दैन कहीँ पनि है केही गर्नु पर्दैन सबै आफुले घरबाटै सुविधासाथ गर्नु भइहाल्छ